हेलो यो नयाँ होटेल हो ए मलाई अलि अलि उयो चाहिएको थियो सामानहरू नानीको सानु बर्थ डे गरिदिनु पऱ्यो भनेर नि चौमिन थुक्पा नि पाउँछ कसरी प्याला मम चिकन मम कसरी प्याला हो ए पचास रुपे मलाई चार प्याला यस्तो उयो गरिदिनु पठाइदिनु होस् न चौमिन कसरी प्याला हो ए एक सय रुपे मलाई चौमिन चाहिँ दुई प्याला पठाइदिनु होस् न नानीहरू बेसी बोलाएको छुइनँ सानो कम्ती नै बोलाएको छु सानो नानीको बर्थ डे गरिदिनु पऱ्यो भनेर नि सामान चाहिएको थियो